स्थाानीय मनोरन्जन विकल्पहरू भन्नुपर्दा चाहिँ अब म दार्जिलिङको बासिन्दा अनि दार्जिलिङमा चाहिँ के छ भन्दा चाहिँ एज यु अल नो दार्जिलिङ चाहिँ अब टुरिस्टहरूको लागि चाहिँ एकदमै फेमस प्लेस हो अनि दार्जिलिङलाई चाहिँ अब क्विन अफ द हिल्स भनेर पनि चिनिन्छ अनि दार्जिलिङ चाहिँ मेन्ली चाहिँ के छ भन्दा चाहिँ अब टुरिस्टहेरूको लागि चाहिँ त्यहाँनिर धेरैवटा जग्गाहरू छ तपाईँले अब मेन त अब चौरस्ता भयो यता नाइटेङ्गल पार्क यता जापानिस टेम्पल भयो अन्त बोटनिकल गार्डनहरू धेरैवटा घुम्ने प्लेसेस हुन्छ अनि दार्जिलिङ चाहिँ मोस्टली यता तपाईँको सिजन जब लाग्छ अक्टुबरदेखि चाहिँ तपाईँको जुन जुलाई अगस्तहरूसम्म पनि अब त्यहाँ चाहिँ एकदमै टुरिस्टहरूले चाहिँ पुरा आब टु टुरिस्टहरूले गर्दा चाहिँ एकदमै क्राउडेड भएको हुन्छ अनि अब भिडभाड पुरा बेसी मध्येमा हुन्छ प्रायः तपाईँले धेरै प्रकारको टिरिस्टहरू धेरै टाढो टाढोबाट आएर घुम्नु आएको हुन्छ अनि मेन्ली चाहिँ टुरिस्टहरूले चाहिँ के प्रिफर गर्छ भन्दा चाहिँ टोय ट्रेन दार्जिलिङको जुन चाहिँ त्यो स्टिम टोय ट्रेन छ अब हि हिमालयन रेलवे पनि भनिन्छ त्यसलाई दार्जिलिङ हिमालयन रेलवे अनि त्यहाँ चाहिँ त्यो अब मेन्ली मोस्ट इन्टरटेनमेन्ट पो परपोजको लागि चाहिँ अब विन्टर फेस्टिभल पनि भन्छ त्यसलाई विन्टर फेस्टिभलमा चाहिँ तपाईँको के हुन्छ भने जोयराइड जो चाहिँ बेलुका मात्र बेलुकातिर भएको जस्तो लाग्यो मलाई अनि त्यहाँ चाहिँअब मेन चाहिँ त्यही हो अब स्टेसन घुम हो अनि त्यो घुमलाई चाहिँ मज्जाले घुम भयो यता जुन चाहिँ कागझोडाको स्टेसन छ त्यहाँनिर त्यो दुइटा भइहाल्यो मेन स्टे मेन स्टेसन त त्यसलाई मज्जाले डेकोरेट गरेर हुन्छ नि अब जस्तो अब दसैँ तिवारमा घरलाई सिँगारिन्छ त्यस्तै त्यो दुइटा स्टेसनहरू चाहिँ मज्जाले सिँगारेर लाइट लाइटहरूले लगाएर टाइमिङ लाइटहरू लगाएर अब दामी दामी फुलहरूले पुरा सिँगारेर त्यसलाई चाहिँ अब विन्टर फेस्टिभल भन्छ त्यो फेस्टिभल मनाइन्छ अनि तपाईँको चौरस्ता जो अब मिटिङ पोइन्ट छ मोस्टली मान्छेहरू अब जो अब टाढो टाढोबाट अब छुट्टिएको मान्छेहरू मेन्ली चाहिँ चौरस्तामा अब मेन मिटिङ पोइन्ट नै दार्जिलिङमा चौरस्ता हो चौरस्तामा भेट भेट भएर चाहिँ अब त्यहाँ चौरस्तामा चाहिँ तपाईँले एभ्री मन्थ हुन्छ कि एभ्री उयो हुन्छ अब पुरा त्यहाँनिर फेस्टिभलहरू पुरा भइरहन्छ अब त्यहाँ सिङ्गिङ कन्सर्टहरू भयो तपाईँको दामी दामी ब्यान्डहरू अन्त तपाईँको मेन्ली कल्चरल प्रोग्रामहरू त्यस प्रायः चाहिँ चौरस्तामा हुन्छ अब जस्तै अब यो अब जुनै पनि चाड हुन्छ जुनै पनि अब नेपालीले मनाउने चाड हुन्छ त्यो चाहिँ सबै तपाईँले अब दार्जिलिङको चौरस्तामा मनाउने मनाए मनाएको दे देख्नु सकिन्छ अनि प्रायः चाहिँ अब कल्चरल प्रोग्रामहरू चाहिँ बेसी चाहिँ सबसे ज्यादा चाहिँ अब चौरस्तामै हुन्छ अनि कन्सर्टहरू अब गीतहरूको डान्सहरूको धेरैवटा कम्पिटिसन अब हुन्छ नि तपाईँको म्याराथनदेखिको डल्लै जति पनि अब मान्छेले अब त्यो इन्टरटेनमेन प्र परपोजको लागि हुन्छ कि चाहे अब आफ्नो त्यो हेल्थको लागि हुन्छ त्योहरू चाहिँ सबै तपाईँले दार्जिलिङको चैरस्तामा देख्न सकिन्छ